हजुर हजुर हो त हो त हजुर अब त्यही अब घरमै हल्का प्रोब्लम भएर चाहिँ आउनु सकेको थिइनँ नि त म्याम हुन्छ

हजुर हजुर अँ हजुर अब यो ट्युसन चाहिँ अब अलिक टाढो पऱ्यो मेरो घरदेखि त्यही कारणले चाहिँ मैले ट्युसनको चाहिँ अब पढ्नु सकेको छुइनँ हो म्याम अन्त म हुनु त घरमा त एकदम प्रयाक्टिस गर्दैछु राम्रै गर्न चाहन्छु हो म्याचमा अबोदेखि प्रयाक्टिस गर्दैछु हुन्छ हुन्छ हजुर

हजुर हल्का त्यही अब प्रोब्लम थियो घरतिर अनि त्यही कारण चाहिँ स्कुल आउनु सकेको थिइनँ तर म घरतिर त रामरी घरमै बसेर पढदै थिएँ अनि त्यही कारण चाहिँ आउनु सकेको थिइनँ अब ट्युसनहरू लिउँ भन्दाखेरि पनि अलिक टाढो पऱ्यो घरदेखि तर म अब घरमा चाहिँ पुरा कोसिस गर्दैछु अब आइन्दादेखिको म्याचमा चाहिँ अब राम्रै स्कोर गरौँ भनेर चाहिँ पुरा कोसिस गर्दैछु घरमै दिनरात प्रयाक्टिस गर्दैछु नि म्याम म त

हुन्छ म्याम हुन्छ हुन्छ